हेलो यो प्रान्जल रेस्टुरेन्ट हो मलाई मैले खाना अर्डर गरेको थिएँ अनि त्यो खानाहरूमा चाहिँ मैले तपाईँको मिठाईहरू मगाउन बिर्सिएको थिएँ त्यसैले खानाहरूमा अर्डर गरेको भन्नाले मैले दाल भात सब्जी चाउमिन मोमो यी सबै कुराहरू त पाएँ तर मैले मिठाईहरू चाहिँ अर्डर गर्न बिर्सिएको कारणले गर्दा फेरि मैले तपाईँलाई कल गरिरहेको छु यसमा मिठाईहरू र मलाई गाजरको हलुवा अनि मिस्टी दही यो सबै अलिक उयो गरेर जस्तो कि मिस्टी चाहिँ मलाई दसवटा जस्तो दिनुहोस् अनि गाजरको हलुवा अनि आइसक्रिम त्यसमा आइसक्रिम थपेर दिनुहोस् न है ल थ्याङ्क्यु